नानी मैले नि बेडसिट मगाएको थिएँ कि भेलभेटको एकदमै राम्रो आएछ हो साइज चाहिँ तेरो त्यो बेडको छ नि त्यो मेरो बेडको सिक्स चार बाइ छको हो लागि यति राम्रो कि कलर पनि यति राम्रो आएछ त्यसको त मैले एकपल्ट धोएर पनि हेरेँ हो तर एक राम्रो रहेछ कलर पनि गएन फुलहरू पनि राम्रो रहेछ तातो न्यानो हो कस्तो राम्रो रहेछ हो तँ पनि ल्याउँछु भनेको होइन त्यो पनि ल्याउनु है ल कलर चाहिँ मैले मेरो कलर पिङ्क हो अन्त पिङ्क कम्ती यल्लो राम्रो छ कलर उयोहरू पनि राम्रो छ अनि त्यसको दाम चाहिँ साह्रै महँगो छैन तिन सय पचास रुपियाँ मात्रै तिन सय पचास रुपियाँ मात्रै